दाजु मैले तपाईँको एजेन्सीबाट टेक्सी मँगाएको थिएँ क्याब मँगाएको थिएँ र तर के कारणले हो ढिलो आइपुग्यो अब मलाई ढिलो हुने भयो र पिकअप स्थानमा तपाईँको क्याब नआएको कारणले अब म यो तपाईँको क्याब रद्द गर्दैछु